यहाँ सुन्नुहोस् न तपाईँको ट्राभल एजेन्सीबाट नि म नियमित रूपमा यात्राहरू गरिरहन्छु है मेरो मोबाइल नम्बरमा त्यो प्रोमोकोड र केही मात्रामा रिवार्डहरू पनि आएका छन् है र त्यसको बदली म तपाईँको एजेन्सीबाट केही छुट पाउ पाउन सक्छु कि सक्दिनँ होला